उन्नाइस सय अठासीमा स्थापना भएको दार्जिलिङ गोर्खा हिल काउन्सिलको संशोधन गरि दुई हजार बाह्रमा गोर्खाल्यान्ड क्षेत्रिय प्रशासनको पुनरुत्थान गरियो यसका प्रमुख कार्यकर्ता अनित थापा अनि उप प्रमुख कार्यकर्ता सन्चबिर सुब्बा साथै अध्यक्ष अन्जुल सहन अनि उपद्य उपाध्यक्ष राजेस चौहान हुन् हालैमा हाम्रो दार्जिलिङ क्षेत्रमा पञ्चायती चुनाव भएको थियो जहाँ विभिन्न क्षेत्रहरूमा विभिन्न ब्लक को क्षेत्रहरूमा पञ्चायत सदस्यहरू चुनिएका थिए त्यसरी नै मेरो गाउँ सैरेनी जिपी टू क्षेत्रमा पर्ने हुनाले त्यहाँबाट निरा सुब्बा पञ्चायत प्रधान भएर चुनिएकी छन्